हेलो सुन्दैछ ए समीर सर बोल्नु भएको ए भन न सन्चै छु हौ यसो रेस्ट गरिरहेको थिएँ कि तिमी सन्चै हुन्छ अन्त आम्ममाम कोरोना कालमा त अन्त साथी बिजोकै भयो नि पुरा लस माथि लस त्यो आउनु त आउँदैछ नि बिचरा अब स्टुडेन्टहरूलाई पनि लस अब नि ए त्यस्तो छ तिम्रो पनि मेरो पनि त्यस्तै छ नि सिचुएसन हेर न यहाँ इङ्गलिस क्लासमा उयो गरौँ भनेको नानीहरू के भएको भएको

नि त्यस्तै हो नि खै के हो के हो खै उतापट्टि के गरिदिँदै हुन्छ हो नानीहरू स्टुडेन्टहरू त्यही त अब अब हामीलाई लस छैन उनीहरूलाई लस छ भन्नु न ठिकै हो

नि नि सन्चै त के भन्नु सन्चै छु त्यहाँतिर चाहिँ अन्त कस्तो छ हाल खबर ए ए हजुर ए

हजुर हजुर हो नि नि नि त्यस्तै छ नि आम्ममम यहाँतिर त मास्कको त अन्त बिजिनेस त दामी हुने रहेछ है नि यहाँ हामीलाई पो लस पर्ला जस्तो भयो झन् त्यही माथि नानीहरू त अब ठिकै नै छ अहिले फिलहालमा मेरो नानी त भर्खर क्लास एट पढ्दैछ नि तपाईँको अन्त वाइफ अन्त ठिकै हुनु हुन्छ ए भाउजूलाई सोद्धै थियो हरे भनिदिनु होस् न ल आऊँ भनेको हो यहाँ फेरि बाहिर निस्क्यो भने डन्ठा लगाइहाल्छ होला कि फेरि अन्त अलिक डर डर पनि लाग्छ हो आऊँ भन्दा बाहिर नि बाहिर निस्कनु बित्तिकै पढ्कायो भने अन्त हुँदैन नि अन्त त्यस्तो त नि के साह्रो स्ट्रिक्ट गरेको फेरि बाहिरतिर ए ल ल सर हुन्छ सर हुन्छ सर हुन्छ